म पुस्तक बाहेक साईका किताबहरू पढ्छु उनले बाल विकासहरू पढाउनु हुन्थ्यो नानीहरूलाई साह्रै राम्रो बनाउनु हुन्थ्यो अहिले पनि जगा जगामा बाल विकासका प्रचलनहरू चलिरहेका छन् बा साई मन्दिरतिर अनि म उनको यो किताबहरू पढेर अलिक नवरत्न नवरत्न भजनहरू पनि पढ्छु अनि बाल विकास पनि पढाउन जान्छु अनि अखबारहरू पनि पढ्छु हिमालय दर्पणहरू पढ्छु यी यसमा यो यी बाग्रागोट जलपाइगुडी डिस्ट्रिक्टभरिका खबरहरू सबै अखबारमा दिएका हुन्छन् यही त्यही अखबारहरू पढ्छु